खेतीपातीमा मलाई मन पर्ने पक्ष चाहिँ सिमी र टमाटर हो सिमी र टमाटरमा तपाईँको उत्पादन राम्रो हुनाले गर्दाखेरि चाहिँ तपाईँलाई तपाईँको त्यसको कोही बेला कुनै बेला त भाउ एकदम राम्रै हुन्छ कुनै बेला अब तल माथि भए पनि यो खेती मन पर्ने पक्ष नै हो मेरो लागि चै किनभने यो मात्रामा कम्ती धेर थोर भाउ पायो भने पनि तपाईँको नोकसान हुँदैन यसैले गर्दा अब म मन पर्ने पक्ष अब खेतीको तपाईँको सिमी र टमाटरलाई नै मान्छु यो कुरोले चाहिँ अब तपाईँको जुन पौधाहरू राम्रो भएर जान्छ त्यो कुराले चाहिँ अब हामी खेती किसान गर्ने मान्छेलाई एकदम खुसी बनाउँछ यसैले गर्दा अब यो टमाटर र सिमी सिमी अन्त विशेष गरेर मटर पनि विशेष लाग्छ यही खेतीहरूले नै अब हामीलाई असल भइदिएको खन्डमा खुसी बनाउँछ